हेलो आदित्य रेस्टुरेन्टबाट बोल्नु भएको हजुर मेरो चाहिँ यता दाजुको छोरीको बर्थडे थियो हो त्यसको लागि चाहिँ अब तपाईँकोबाट खाने कुराहरू अर्डर गरौँ भनेर नि तपाईँले अनलाइन डेलिबेरी गर्नुहुन्छ होम डेलिबेरी मैले लोकेसन भेज्नु पऱ्यो है त्यसो भए हुन्छ मेरो त्रिपाई रोड अप्पर गुम्बाहट्टा हो त्यो विजय सुन्दासको छेउमा भन्दा आइहाल्छ आइहाल्छ हो तपाईँले अब कतिसम्म गर्नुहुन्छ तपाईँले मैले अब मैले अर्डर दिएँ भने तपाईँले कति दिनमा ल्याइदिनु हुन्छ ए अर्डर गरेर मैले एकदिन अगाडि चाहिँ भन्नुपऱ्यो है त्यसो भए हुन्छ मलाई त भोलि नै चाहिएको हो त्यसो भए मान्छेहरू मेरो कमसेकम पनि तिसजना आउँछ तिसजनामा भेज आइटम र नन भेज तपाईँको सबै हुन्छ ए हुन्छ है भेजमा त तपाईँको मिलावट त हुँदैन होला नि ए हुँदैन ए हुन्छ हुन्छ हुन्छ चिकनको आइटमहरू भन्नुहोस् त हजुर हजुर हजुर मलाई चिकन तन्दुरी ल्याइदिनुहोस् अठाह्र प्लेटजस्तो चिकन तन्दुरी अन्त चिकन चिल्ली चैँ बाह्र प्लेट अन्त चिकन रोल चाहिँ तपाईँले तिसवटा ल्याइदिनुहोस् यता भेज आइटममा तपाईँको मलाई आलुदम अन्त मटर पनिर हो त्यति गरिदिनुहोस् न दही अरू एकछिन है म तर त्यो चाहिँ अब तपाईँले भोलि एक बजीसम चाहिँ ल्याइदिनु पऱ्यो है त्योभन्दा पछाडि चाहिँ गर्नु भएन मैले मान्छेहरूलाई अब बोलाइसकेको छु टाइम दिइसकेको छु हो तपाईँले त्यति चाहिँ गरिदिनु पऱ्यो अन्त ताजा ताजा गरिदिनुहोस् है पेमेन्ट अनलाइन गर्दा हुन्छ हजुर हजुर तपाईँको अकाउन्ट नम्बरमा गर्नुपऱ्यो है हुन्छ हुन्छ हुन्छ म अनलाइन पेमेन्ट गरिदिन्छु नि